घरको द्वारमा यस विशेष गरेर गोबरमा पानी फिटेर चाहिँ हामी घरको अब विभिन्न वरिपरि अथवा घरको सङ्घारमा हामी गोबरमा पानी फिटेर हाल्नेगर्छौँ जसको कारण जसको कारण चाहिँ हो त्यसो गर्नुको कारण चाहिँ र महत्त्व चाहिँ हो कि घरमा शुद्धिकरण गर्नु र घरको साफ सफाइमा ध्यान दिने गरेकोले हामीले त्यस प्रकारले गोबरमा पानी फिटेर गर्छौँ जस्तै गोबरमा पानी फिटेर घरमा छर्किनुको कारणले गर्दाखेरि का ग गर्नुको कारणमा चाहिँ अरू अन्य के के महत्त्वपूर्ण कुराहरू चाहिँ के पनि रहेका छन् भने जसका कारणले गर्दाखेरि चाहिँ घरमा विभिन्न न नसालु र विभिन्न कीट पतङ्गहरू र त्यस्ता कुराहरू पनि घरदेखि बाहिर नै रहने र घरमा घरभित्र प्रवेश गर्न पाउने छैनन् र विशेष गरेर गोबरले चाहिँ गोबर चाहिँ हिन्दू मान्यतामा के पनि रहेको छ भने पवित्रताको प्रतिकको रूपमा र पवित्रताको रूपमा हामीले गोबरलाई लिनेगरेको छौँ र गोबरले घरको चोखिने र घरलाई शुद्ध पार्ने काम हिन्दू समाज हिन्दू परिवेशमा रहेका घरहरूमा गरिने गरिन्छ